हाम्रो जिल्लामा चाहिँ पूजास्थलहरू के के छ भन्दाखेरि यहाँ एउटा शिवको मन्दिर छ होइन दार्जिलिङमा अनि त्यसपछि यहाँ हाम्रो बुद्ध मन्दिरहरू पनि छन् धेरैवटा अनि यहाँ चाहिँ ठुलो ठुलो परम्पराहरू चाहिँ के छ भन्दाखेरि हामी नेपालीहरू भए भए भएपछि दसैँ तिहार जस्तो ठुलाठुला हाम्रो लागि केही पनि होइन अनि ल्होसारहरू हुन्छ बुद्धिस्टहरूको लागि अनि त्यहाँदेखिको सकेला सेकुवा भन्छ राई कम्युनिटीको लागि अनि चाडबाड जस्तो अब देउसी भैलो दिवाली दिपावली दसैँ यस्तोहरू चाहिँ भइरहेको हुन्छन् अनि हामी चाहिँ सबै सबै त्यौहारहरू जति पनि छन् सबै हामीलाई सेलिब्रेट गर्नु मजा आउँछ